हजुर मेरो हो ला मलाई थाहै भएन नि म अलिक हतारमा थिएँ कि त्यही भएर त्यहाँ ठुलो अलि ठुलो जग्गा देखेर त्यहीँ पार्क गरेको थिएँ म चाहिँ होइन अलिक होइन अलिक एमर्जेन्सी थियो कि घरमा मतलब बिमारी लिएर आएको थिएँ कि अन्त त्यही भएर यादै भएन नि त अलिक अब होइन अहिले एकपल्टको लागि अब माफ गरिदिनु होस् न होइन अब म पनि त्यस्तै भएर आएको नि त अहिले कि अब एकपल्टको लागि माफ गरिदिनु होस् न अब घरमा बिमारी भइरहेको छ अब त्यो हस्पिटल लिएर आएको थिएँ अब त्यही हो थाहा भएन नि त हजुर अब त्यो हतारको बेलामा अब कहिले हस्पिटल पुर्याउनु भइरहेको बेलामा अब त्यो देखिनँ नि त यादै गरिनँ मैले होइन अब एकपल्टको लागि माफ गरिदिनु होस् न अन्त अनि त्यही मेरो गल्ती त अब मैले मानिरहेको छु त एकपल्टको लागि माफ गरिदिनु होस् न अन्त होइन हेर्नु है मैले त अब त्यो गाडीमा त मुस्किलले पाँच सौ रुपियाँको तेल हालेर आइरहेको छु अब बुझिदिनु होस् न अब होइन अब घरमा बिमारी भइरहेको बेलामा अब पैसा रुपियाँ पनि अहिले सकिइरहेको छ अब त्यही त हो मान्छेको परिस्थिति अब कोही बेला मान्छेको परिस्थिति त्यस्तै हुन्छ नि त बुझ्नुहोस् न तपाईँले हुन्छ हुन्छ हुन्छ हुन् हुन्छ हुन्छ म आउँदैछु आउँदैछु हुन्छ हुन्छ हुन्छ आएँ आएँ